अस्तिको दिन मात्र मैले दार्जिलिङको बजारमा एउटा ट्र्याक किनेको थिएँ त्यो ट्र्याक एकदमै राम्रो छ भित्रपट्टि न्यानो छ बाहिरको कलर पनि एकदमै राम्रो छ ग्रे कलरको छ अनि अहिले यो चिसो मौसममा त्यो ट्र्याक लउ बिहान लाउँदाखेरि एकदमै तातो हुन्छ सस्तो पनि पाएँ मैले पाँच सय रुपियाँमा मैले त्यो ट्र्याक पाउन सकेँ त्यो ट्र्याकको करिबन दाम आठ आठ सय नौ सय भन्दै थियो र मलाई घटाएर पाँच सय रुपियाँमा दियो यो ट्र्याक एकदमै कम्फोर्टेबल छ बाहिर अफिसहरू जाँदाखेरि पनि म त्यो लाउने गर्छु भजनमा पनि म लाउनु गर्छु बिहानको नगर सङ्कीर्तनमा पनि आज लाएको थिएँ र एकदमै कम्फोर्टेबल छ अनि धोयो धोएको बेलामा पनि भोलिपल्ट त्यो सुकिहाल्छ घाममा पनि कम्ति घाममा पनि यो सुकिहाल्ने रहेछ मलाई एकदमै खुसी लागिरहेछ